अहिले यो हाम्रो टेक्नोलोजी आएकोदेखिन्को धेरै सुविधा भएको छ हामीलाई धेरै धेरै सहायता भएको छ धेरै सजिलो पनि भइरहेछ जस्तो कि अब मान्छेहरूले अब युट्युब एकाउन्ट खोलेर पैसा कमाउने गर्छ त्यस्तै इन्स्टाग्रामहरू चलाउने गर्छ अहिले कसैले एप्पहरू बनाउँछ त्यसमा पैसा कमाउने गर्छ त्यस्तै कतिजनाले युट्युबरहरूले अलिअलि सानो सानो भ्लगहरू बनाउने गर्छ त्यो भ्लगमा पनि पैसा कमाउने गर्छ धेरै अब कन्टेन्ट पनि बनाउन सक्छ आफूले होइन त्यसरी त्यस्तो राम्रो कन्टेन्ट आफ्नो बनिएपछि भिजाहरू पाउने गर्छ हामी बाहिर बाहिर ट्राभल गर्नु पनि पाउँछ अनि त्यसकै साथमा अब अनलाइन क्लासेसहरू पनि हुने गर्छ अनलाइन क्लासेसहरू हुने गर्छ होइन त्यसमा चाहिँ हामीलाई केही अब डर सर पनि हुँदैन मजाले हामी बसेर बात गर्ने गर्छौँ सरहरूसँग क्लास क्लासहरू मजाले गर्न सक्छन् अब हामीलाई कतै जानु पर्दैन बाहिरतिर हामी घरमै बसेर त्यो क्लासहरू गर्नु सक्छन् अब पहिला त हामी अब स्कुलहरू जाँदा अब होइन कोही बेला के पर्थ्यो यस्तो कोही बेला काम हुन्थ्यो के हुन्थ्यो तर आहिले चाहिँ हामी घरमै बसेर पनि बात गर्न सक्छौँ क्लासहरू गर्न सक्छौँ त्यस्तै त्यस्तै सजिलो भएको छ अहिले सजिलै भइरहेछ सबै अनि कतिजना अब कतिजना अब त्यो अनलाइन क्लासेस मात्रै होइन अब होइन त्यसमै अब कतिजनाले कुकिङको प्रोग्रामहरू गर्ने गर्छन् त्यही प्रोग्रामतिर आब कसैले कुकिङ गरेर सबैलाई बताउँछ कि यस्तो यस्तो गर्नु पर्ने त्यस्तै अब कुकिङ गर्छ कसैले डान्स क्लासेसहरू गर्छ अनलाइन क्लासेसहरू होइन त्यस्तै डान्स क्लासेस जुम्बाहरू अब त्यस्तै सबै गराउने गर्छ योगा क्लासेसहरू गराउने गर्छ त्यसैले चाहिँ अब हामीलाई धेरै सुविधा भएको छ क्या अब धेरै राम्रो पनि भएको छ अब हामीले कतै जानु छ भने केही गर्नु छ भने अब हामी कतै जानै पर्दैन के अब घरमै बसेर पनि फोन हेरेरै अब सबै हामीले सिक्दैछौँ पनि कसरी अब योगाहरू गरेर यस्तो आफ्नो शरीरलाई अब हेल्दी राख्नु सक्छ भनेर त्यस्तै अब हेल्दी हेल्दी खानाहरू पकाएको देखेर अब हामीले घरमै बनाएर पनि खान सक्छ त्यस्तो सबै सजिलो भएको छ क्या अब जस्तो कि पहिला कि अब हामीलाई थाहा हुन्थेन कसरी बनाउँछ यो यस्तो उस्तो त्यही सबैलाई हामी घर घरमा जानु पर्थ्यो कसरी बनाउँछ भनेर सोध्नु आहिले चाहिँ त्यस्तो पर्दैन घरमै अब बसेर अब हामीले फोन युज गरेर आफ्नो त्यस्तो भिडियोहरू हेरेर हामी घरमा खानाहरू बनाउँछौँ राम्ररी राम्ररी अनि खाने गर्छु त्यसैले हामी हेल्दी पनि हुन्छौँ त्यसैले चाहिँ राम्रो भएको छ यस्तो टेक्नोलोजीहरू चाहिँ त्यसैले कतिजनाले अब युट्युब एकाउन्टमा होइन अब रेप सङहरू गाउने गर्छ त्यसले पनि धेरै कन्टेन्टहरू पाएर होइन कति मान्छेहरू कहाँ कहाँ पुगिसक्यो आहिले त्यो चाहिँ राम्रो भएको छ कि अब त्यस्तै हो राम्रो हुन्छ अब राम्रो भएको छ त्यस्तो चाहिँ हामीलाई पनि राम्रै लाग्ने गर्छ हामी इन्स्टातिर अब होइन सानो सानो भिडियोहरू बनाउने गर्छ कसैले अब धेरै ठुल्ठुलो अब भिडियोहरू राम्रो राम्रो बनाएर पनि हाल्ने गर्छ त्यस्तो हालेर चाहिँ अब कन्टेन्ट राम्रो पायो भने चाहिँ अब होइन धेरै आ हामी अघि बढन सक्छ त्यस पछाडि अब हामीले पैसाहरू पनि पाउने गर्छ त्यस्तै हो सबै पैसाहरू पाउने गर्छ अब अब के अब जिन्दगीमा के छ र अब पैसाकै त हो अब होइन अब पहिला त्यही पैसा कमाउन हामीलाई कता कता जानु पर्ने थियो तर आहिले त्यस्तो छैन घरै बसेर अब क्लासेसहरू आफूले गरेर सक्छ भने होइन त्यसरी पैसा पनि कमाउने गरिरहेछ हामीले त्यस्तै अब अब मान्छेहरूले सबैले कमाउने गर्दछ त्यही हो राम्रै भएको छ अहिले मान्छेले बाइकतिर मोटर भ्लगिङहरू गर्छ टाढो टाढो ट्राभलहरू गर्छ त्यस्तो हामीलाई अब हामी नगएको जग्गाहरू पनि हामीले अब त्यस्तो भिडियोहरूतिर हेर्ने गर्छु उनीहरू कता कता जान्छ यस्तो भएको छ यो जग्गातिर यस्तो त्यहाँदेखिन् हामीले खबरहरू पनि पाउँछ कि यो जग्गामा चाहिँ यस्तो यस्तो रहेछ अनि हामी पनि घुम्न जानु पर्छ भनेर त्यो सोच आउँछ हाम्रोमा पनि त्यस्तो मोटर भ्लगिङहरू गर्ने गर्छ मान्छेहरू ट्राभलिङ गर्छ कता कता हामीलाई देखाउँछ यस्तो जग्गा यस्तो हुन्छ यस्तो राम्रो हुन्छ भनेर अनि हामीलाई पनि इच्छा लाग्छ कि यस्तो जग्गा चाहिँ राम्रो रहेछ जानु पर्छ हामी पनि भनेर त्यस्तो भ्लगिङहरू गरेको राम्रै हो गर्नु पर्छ त्यस्तोहरू त्यही हो टेक्नोलोजी चाहिँ अलिक हामीलाई राम्रो गरेको छ अरू हाम्रो यो संसारमा अब हाम्रो यो दुनिया हाम्रो इन्डियामा चाहिँ अब धेरै अब राम्रो भएको छ क्या अब त्यस्तो टेक्नोलोजी आएर चाहिँ त्यस्तै हो